मलाई चाहिँ है शाहरुख खान पुरा मनपर्छ अब बेस्ट हो मेरो चाहिँ एक्टरभरिमा र म है शाहरुख खानलाई भेटिहालेँ भने पनि अब भेट्नु त भेटिँदैन होला तर पनि सपोज भेटिहालेँ भने चाहिँ त्यही अब त्यही बारेमा अब उनीहरूसँग है बात मार्छु अब त्यति बेला त्यही उयसको बारेमै फिल्महरूको बारेमै अब मलाई सोध्नु मनपर्छ यस्तो तपाईँले यस्तो कसरी गर्नुभयो होइन अब तपाईँलाई कस्तो लाग्यो यो फिल्म खेल्दाखेरि होइन त्यति बेला तपाईँलाई मन फर्स्टमा अब त भन्छ नि डायरेक्टरहरूले यस्तो यस्तो फिल्मको बारेमा तपाईँलाई मनपर्यो परेन र तपाईँले यो फिल्ममा सबसे तपाईँको फेबरेट तपाईँको फिल्महरूमा त्यही कुन चाहिँ फिल्म तपाईँलाई सबसे बेस्ट लाग्छ है र मलाई त्यही शाहरुख खानको सबसे भन्दा बेस्ट फिल्म त्यही डिडिएलजी दिल दिलवाले दुल्हनिया ले जायेँगे त्यो मलाई बेस्ट लाग्छ है र त्यही विषयमा भेट्यो भने पनि है शाहरुख खानलाई म त्यही विषयमा भन्छु त्यस त्यही अब त्यही फिल्मको बारेमा भन्छु है र भेट्नु त्यही भेट्यो सायद त्यति छ थ्याङ्क्यु